हजुर हजुर कसले दिएको

हजुर ए हजुर हजुर मैले जानेको जति त भनिदिन्छु हजुर अब हिन्दू छ होइन हिन्दू छ अब सबै जातिको सिख छ होइन त्यहाँदेखिको हजुर सबै जातिको छ तपाईँले भन्नोस् म भनिदिन्छु एउटा एउटा हजुर म चाहिँ क्रिस्चियनहरू हजुर क्रिस्चियन हजुर हजुर ए बुद्धिस्टहरू अब बुद्धिस्टहरूले चाहिँ अब उनीहरूले गुरु पुर्णिमा मेन उनीहरूको पर्व होइन गुरु पुर्णिमा मनाउँछ त्यहाँदेखिको अरू बिर्सेँ त हौ लोसारहरू मनाउँछ हजुर मुस्लिमहरूको अब मुस्लिम अँ हजुर मुस्लिमहरूको चाहिँ अब बकरिद हुन्छ मोहरमहरू हुन्छ होइन उनीहरूको जातिको हजुर उनीहरूको मोहरम हुन्छ बकरिद हुन्छ इद उल फितरहरू हुन्छ हजुर उनीहरू चाहिँ अब उनीहरूको अब सिस्टमहरू अब अर्को अर्कै छ उनीहरूको रोजा हुन्छ हजुर हजुर हजुर उनीहरू अप्रेल मेतिर स्टार्ट हुन्छ हजुर एक महिनाको फस्टिङ हुन्छ रोजाहरूको हजुर त्यहाँदेखिको क्रिस्चियनहरूको चाहिँ मेन उनीहरूको पर्व चाहिँ हो उयो उनीहरूले उनीहरूको पनि एक महिना नै हुन्छ उयो गुड फ्राइडेहरू गर्छन् इस्टर हजुर हजुर उनीहरूको पनि फस्टिङै हुन्छ एक महिना हजुर त्यहाँदेखिको उनीहरूको अब क्रिस्चियनहरूको क्रिसमस ट्वेन्टी फिफ्त डिसम्बरमा सेलिब्रेटहरू गर्छन् हजुर हजुर पन्जाबी हजुर सिखहरू पन्जाबीहरूको पनि गुरु पुर्णिमा उयो छ गुरु पुरब उनीहरूको गुरुद्वारामा उनीहरूको पर्वहरू मनाउँछन् गुरुनानक बर्थडे सेलिब्रेट गर्छन् लोहार उनीहरूको त्यो अप्रेलमा उनीहरूको त बैसाखीहरू भन्छ नि काल बैसा गर्छन् मनाउँछन् हजुर हजुर हामी सबै जातिका छौँ हामी सबै मिलेर बसेको छौँ यहाँ सबै लडाइ झगडा हुँदैन सबै एउटै भएर बसेको छौँ हजुर हजुर हिन्दू धर्ममा अब उनीहरूले सबै मनाइन्छ नि न दसैँ चाड हुन्छ नेपालीहरूको होइन भाइ टिका हुन्छ दसैँको टिकाहरू मनाउँछौँ धर्मको धर्मको अब दुर्गा पूजाहरू हजुर दुर्गा पूजा काली पूजा दिपावली हजुर

मनाउँछौँ हजुर अरू केही भन्नु छ तपाईँलाई